मलाई घुम्नु मन लागेको ठाउँहरूमा चाहिँ मलाई चाहिँ पहाड नै मन पर्छ र पहाड मन पर्नुको कारण मलाई स्नोफलहरू साह्रै मन पर्छ जसमा दार्जिलिङको सन्दकपुहरू छ सिक्किमको लाचेन लाचुङ यता नेपालको मुस्ताङ भयो मलाई यी जगाहरू जानु साह्रै मन छ इच्छा छ र नेपालको चाहिँ पहाड मात्रै नभएर मलाई नेपालको हरएक जगै जानु मन लागेको छ किनभने सानैदेखि सुनेर आएको नेपाल साह्रै राम्रो छ भनेर घुम्न साह्रै मजा आउँछ भनेर र पहाड मात्रै नभएर यता प्लेन्समा हेऱ्यो भने मलाई बिचहरू मन पर्छ जसमा केरेलाहरू भयो केरेलाको उयो कतिवटा बिचहरू छ ब्याङ्लोरमा भएको र यस्तो बिचहरू जानु साह्रै मन पर्छ अन्त अरू यति नै